म आफ्नो राज्यभन्दा यो वेस्ट बङ्गालदेखिको तामिलनाडूसम्म चाहिँ गएको छु बाहिर देशतिर चाहिँ म गएको छुइनँ र म चाहिँ ब्युटिसियन र कोर्स गर्नुको लागि चाहिँ म चेन्नई तामिलनाडू गएको थिएँ